मैले बनाउने केही खाजाहरू रोटी र आलुदम आलु पराठा पास्ता चाउमिन फ्राई राइस आदि हुन् र म आलु पराठाको रेसिपी साझा गर्न चाहन्छु आलु पराठा बनाउँदा सर्वप्रथम आलुलाई उसिन्नु पर्दछ र आलु राम्ररी पाकेपश्चात त्यसलाई तासेर सेलाउन दिनुपर्दछ र त्यतिन्जेल हामी यता पियाज हरियो खोर्सानी काट्दै गर्नसक्छौँ स्वादअनुसार अदुवा पनि ग्रेड गर्नुपर्दछ यो अदुवा चाहिँ वैकल्पिक हो अदुवा नलगाउँदा पनि हुन्छ तर आलु पराठामा अदुवाको एउटा छुट्टै स्वाद हुन्छ अदुवाले एउटा छुट्टै स्वाद ल्याउँछ र त्यसपछि यी सब कुराहरू काटकुट गरेपश्चात अघिको जुन उसिनेको आलुलाई हामीले छोपेर राखेका थियौँ र त्यो आलुलाई हातले मजाले मुस्नुपर्दछ र अलिकति पनि खस्रो नबनाई त्यसलाई मिहिन पारेर मुस्नुपर्दछ र मुछेपश्चात अघि काटेर राखेको जुन पियाज खोर्सानी अदुवाहरू छन् ती सबलाई हालेर थोरै अजिना थोरै भए पनि हरियो खोर्सानी हरियो खोर्सानी हालेर थोरै अजिना हालेर थोरै भए पनि धुलो खोर्सानी र स्वादअनुसार नुन हाल्नुपर्दछ र स्वादअनुसार धनिया पनि हाल्न सकिन्छ र यी सब हालेपश्चात यसलाई मजाले मुस्नुपर्दछ र अब भने आलु पराठाको फिलिङ तयार हुन्छ र त्यसलाई केही क्षणको लागि छोपेर रा राख्नुपर्छ र हामी त्यसपश्चात आँटा मुस्नु थाल्छौँ र आँटा मुछेपश्चात त्यसलाई रोटी बेल्दै अघि जुन बनाएको पराठाको फिलिङ छ त्यो पराठाको फिलिङलाई हालेर हातले बिस्तारै डल्लो बनाएर त्यसलाई फुको आँटा लगाउँदै बिस्तारै बिस्तारै बेल्नुपर्दछ र एउटा ठुलो रोटीकै आकार जत्रो बनाउनुपर्दछ र त्यसपश्चात भने ग्यासको फ्लेमलाई सानो बनाएर ताईमा पराठालाई हाल्नुपर्दछ र थोरै थोरै तेल तेललाई छोडेर स्वादअनुसार तपाईँहरूले घिउ पनि हाल्न सक्नुहुन्छ र घिउ हालेर यसलाई बिस्तारै बिस्तारै पल्टाउँदै पल्टाउँदै पकाउनुपर्दछ र चाहिँ अन्तमा आलु पराठा खानाका निम्ति तयार हुन्छ